अब यो प्रडक्टको बारेमा भन्नुपर्दा चाहिँ मलाई एकदम मनपरेन यो प्रडक्ट चाहिँ किनभने चाहिँ फिचर्सहरू जस्तो र जस्तो राम्रो लेखेको भए पनि यसमा के छैन भन्दाखेरि जुन चाहिँ अब हामीलाई चाहिन्छ जुन चाहिँ अहिले भनेको थियो अफिसमा पनि बाहिर पनि राम्रोसँगले युज गर्नु स सकिन्छ भनेर तर यसको ब्याटी ब्याट्री ब्याकअपदेखि लिएर यसमा जुन चाहिँ सफ्टवेयर ऱ्यामहरू पनि धेरै कम्ती र जत्ति छ त्यही पनि सफिसेन्ट लिई काम गर्नु सक्दैन रहेछ त्यो भएर यसको यो साइजहरू पनि अब इनह्यान्ड आउँदा चाहिँ मनपरेन मलाई त्यो भएर चाहिँ अब अरूले पनि नकिन्नुहोस् भनेर चाहिँ म यहाँबाट भन्छु